र म चाहिँ हिन्दू हो र हाम्रो हिन्दूमा चाहिँ दुर्गा पूजा भयो तिहार भयो सङ्क्रान्ति भयो मकर सङ्क्रान्ति र होलीहरू भयो हाम्रो हिन्दूको यसमा चाहिँ धर्ममा चाहिँ धेरै तरिकाका अब ऊ यो तिहारहरू के के जाति मनाउँछ र हाम्रो दुर्गा पूजामा चाहिँ के भन्छ माताको दर्शन गर्न जान्छ हामी र त्यो गर्छ अनि त अब तिहारमा भैलोनीहरू खेल्छ देउसीहरू खेल्छ र भाइटिका भाइटिका अगाडि मेरो भाइ दादाहरूलाई म लाइदिन्छु र मेरो भाइ छ र म भाइलाई लाइदिन्छु अनि त तपाईँको दसैँमा चाहिँ हामीहरू ठुलो मान्छेको घरमा गएर चाहिँ टिका लगाउँछ र उनीहरू उहाँहरूले टिका लाएर आशीर्वाद दिनुहुन्छ र हामीहरूले चाहिँ त्यो आशीर्वाद वर्षैपिछे लिनुपर्छ र हाम्रो हिन्दूमा सङ्क्रान्तिहरू हुन्छ र सङ्क्रान्तिमा चाहिँ आफ्नो माइतमा जानुहुन्छ र मेरो आमाहरू जानुहुन्छ त्यही भएर मलाई थाहा भएको सङ्क्रान्तिमा चाहिँ म मेरो अजाअजीको घर जान्छु र म प्रधान हो र अजाअजीको घर जान्छु अनि त्यहाँदेखिन्को उनीहरूको हातको टिकाहरू लगाउँछु अनि त्यहाँदेखिको हाम्रो हाम्रो उतातिर अब धेरै धेरै धर्महरू मानिन्छ र क्रिस्तानहरू नि छ र वहाँहरूले क्रिस्मस पनि मनाउनुहुन्छ र धेरै धुमधामले मनाउनुहुन्छ तर नि हामीलाई त्यस्तो धर्महरू छुट्टाउन्नौँ र हामीहरूलाई उहाँहरूले बोलाउनुहुन्छ त्यस्तो क्रिस्मसतिर सेलिब्रेट गर्नको लागि र हामीहरू पनि जान्छौँ त्यस्तो सेलिब्रेट गर्नुलाई अब मुसलमानहरू नि छ त्यहाँदेखिन्को मुसलमानहरूले इद मनाउँछ र त्यस्तो इदतिर चाहिँ अब जाँदैन किनकि त्यस्तो हाम्रो नजिक नजिकतिर छैन अनि त क्रिस्चियनहरू चाहिँ हुनुहुन्छ र उहाँ पनि उहाँहरू पनि हामीहरूको त्यस्तोतिर अब के भन्छ त्यस्तो महोत्सवतिर सामिल हुन्छ र हाम्रोहरू पनि उहाँहरको तिर हुन्छ अनि त त्यहाँदेखिन्को अब धेरै भयो जस्तो कि होली भयो होलीतिर हामीहरू काकालाई रङहरू लगाएर पिचकेरीहरू चलाएर र हाम्रो त पुरा होली चाहिँ धेरै धुमधामले मनाइन्छ अनि त्यहाँदेखिन्को दुर्गा पूजातिर भयो दुर्गा पूजामा भयो के भन्छ दुर्गा पूजामा चाहिँ हामीहरू सबाजना घरका परिवारहेरू दर्शन गर्न जान्छौँ र दुर्गा मातालाई पूजा गर्छौँ र सरस्वती माता होस् धेरै हुनुहुन्छ र भगवानहरू हामीहरू दर्शन गरेर आउँछौँ र उहाँलाई दर्शन गरेर आएर टिकाहरू लगाउँछौँ र टिकाहरू लगाउँछ त्यहाँदेखिन्को भाइटिकातिर अब हाम्रो भेलोनीहरू खेल्न जान्छु राती त्यो त एकदम दान दिनुहुन्छ दान साथै आशीर्वाद पनि दिनुहुन्छ र हाम्रो त्यो लिन्छौँ त्यहाँदेखिन्को थुप्रै छ हाम्रो उतातिर सबाजनाको आफ्नो आफ्नो उत्सव ऊ यो छ अब सबैजनाको आफ्नो आफ्नो धर्मको छ हुन्छ